टुरिस्टहरू चाहिँ कति चाहिँ अब कालिम्पोङतिर कति अब त्यहाँ उयसमा जान्छ त्यो रेली कफेर अन्त त्यो माथिको त्यो कालिम्पोङको उयसमा पनि घुम्छ त्यहाँ त्रिवेणी पनि जान्छ त्यहाँ पनि गएर घुमेर त्यहाँदेखि यता जाल्सा पनि आउँछ त्यहाँ घुमे कोही कति घुम्यो टुरिस्टको त्यो लसमा बस्दैन त्यो चाहिँ त्यो चाहिँ उयसमा बस्छ हौ त्यो होटेलतिर एक छाक खाना खायो एकैचोटि बेलुका नौ बजीतिर खानेहरू पनि हुँदोरहेछ त्यस्तोहरू पनि आयो घुम्यो कहाँ कहाँ छ घुम्यो घुम्यो फोटो खिच्यो ओऱ्यो होटेलमा बस्यो होटेलबाट खाना खायो त्यो खाना अब किनेर खाएर कतिजना यो कोठी पनि आएर कति घुमेर फोटो खिचेर जाँदो रहेछ त्यतिहरू छ